मलाई यो काम गर्दाखेरि चाहिँ मैले पश्चिम बङ्गाल मा मैले एउटा आशा कर्मीको काम पाएको थिएँ त्य त्यसमा चाहिँ ट्रेनिङ्गमा म चाहिँ नेपाली सब्जेक्ट लिएर पढेको थिएँ तर त्यहाँ इन्टरभ्युमा चाहिँ जुन ट्रेनिङ गरायो त्यो ट्रेनिङमा चाहिँ सबै बङ्गलाबाट आयो तर मलाई पहिला पहिला चाहिँ त्यो हेन्डल गर्नु मलाई पुरा साह्रो पर्यो किनकि म बङ्गला त्यति बेसी जान्दिनँ थिएँ कतिवटा वर्डहरू बुझदिनँ थिएँ त्यसले गर्दा म मलाई पुरा सारो पऱ्यो र मैले सोध्दै हिन्दीमा वा नेपालीमा ट्रान्सलेट गर्दै लेख्थेँ र आस्तै आस्तै गर्दै मलाई गर्दै गर्दै जादाँ ट्रेनिङमा मलाई बङ्गला पनि अलिक सिकेँ र अहिले मलाई त्यति साह्रो परेको छैन अहिले बङ्गला पनि म राम्ररी नै पढन वा लेख्न सक्छु र म बुझ्न पनि सक्छु